हजुर यो जलपाइगुडी स्टेसनरी सप हो हजुर तपाईँलाई के चाहिएको होला हजुर हजुर तपाईँले यहाँनिर कम्बोमा पनि पाउनुहुन्छ हो पर आइटम पनि पाउनुहुन्छ पेनहरू पनि राम्रो राम्रो खालको छ बुक्सहरू छ कपिजहरू छ कार्डहरू पाउनुहुन्छ बुक्सहरू तपाईँहरूलाई कस्तो कस्तो खालको चाहिन्छ सबै खालको अभाइलेबल छ यहाँनिर के चाहिएको होला तपाईँलाई डायरीहरू पाउनुहुन्छ हजुर डायरीको प्रा प्राइज तपाईँको साइज हेरी हेरी छ सानो ठुलो तपाईँको टू फिफ्टीहरूदेखि स्टार्ट छ हो अनि तपाईँलाई म एउटा उयो के अरे कम्बोको बारेमा पनि इन्फर्म गर्नुपऱ्यो कम्बो प्याक पनि छ यहाँनिर थाउजन्डको हो त्यसमा चाहिँ तपाईँले एउटा बुक्स पाउनुहुन्छ त्यहाँदेखिको पेन पेन्सिल अन्त रबर सार्पनरहरूको एउटा उयो हुन्छ के अरे प्याक हुन्छ हो अनि त्यसमा कार्ड पनि पाउनुहुन्छ एउटा अनि उयो के अरे डायरी पनि पाउनुहुन्छ त्यसको एउटा कम्बो छ थाउजन्डको त्यो चाहिँ एउटा हो हजुर अन्त अरू पनि तपाईँलाई के चाहिएको होला अरू चाहिँ कपिजहरू पनि पाउनुहुन्छ त्यसमा हो कम्बो प्याकमा तपाईँले डिफ्रेन्ट डिफ्रेन्ट उयो कम्बो प्याकहरू छ बुक्सहरू बेसी हालेर जस्तै तपाईँले फाइभ थाउजन्डहरूको त्यो प्याक बनाउँदा पनि हुन्छ हो बुक्सहरू पनि राम्रो राम्रो पाउनुहुन्छ कार्डहरू तपाईँलाई कुन चाहिँ साइजको चाहिएको छ त्यही साइजको पाउनुहुनेछ डायरीहरू पनि पाउनुहुनेछ कुन चाहिँको गरिदिनु थाउजन्डको प्याक गरिदिनु हुन्छ म प्याक गरिदिन्छु कि तपाईँ कति बेला आउनुहुन्छ होला हजुर म त्यसो भए म प्याक गरिदिई राख्छु हो तर अलिकति चाहिँ तपाईँले एडभान्स चाहिँ दिइराख्नु पर्छ ल मलाई जिपे या केही गरिदिनु होस् हो हजुर हजुर ए हुन्छ कि अँ हुन्छ तर यो प्याकिङ गर्नु अगाडि चाहिँ अब हाम्रो एउटा अब ऊ यही छ यो चाहिँ हो तपाईँले अलिकति पैसा चाहिँ फर्स्टमा नै एडभान्स दिनुपर्छ जति दिँदा पनि हुन्छ हन्ड्रेड टू हन्ड्रेड तपाईँले एडभान्स पे गरिदिई रहनुभएको भने चाहिँ त्यहाँदेखि हामी यो उयो गिफ्ट म एकदम लाग्दैन त्यो चाहिँ फ्री हो तपाईँलाई फ्री अफ् कस्ट हो हो प्याकहरू सबै गरेर त्यसमा नेमप्लेटहरू सबै लगाएर चाहिँ हामी रे रेडी बनाएर राखिदिनेछौँ हजुर र पनि केही चाहिएको छ तपाईँलाई बुक बुके चाहिँ हुँदैन कि तपाईँले राम्रो खालको कार्ड पाउन सक्नुहुन्छ साइज साइजको भित्र धेरै राम्रो खालको कोट्सहरू लेखेको हो त्यो कार्डहरू चाहिँ पाउनु सक्नुहुन्छ हुन्छ आउनुहोस् न ल हुन्छ